हाम्रो गाँउमा यहाँ हात खुट्टाहरू भाँचियो भने यहीँ छेउमै एउटा हसपिटल छ छोङ्ग पाखरिङ्ग भन्ने र त्यहाँनिर सबैजना टाढो टाढोबाट आउनुहुन्छ है त्यहाँ एकदम राम्रो भइहाल्छ उपचार र प्रक्रिया चाहिँ अलिकति डिलो चाहिँ हुन्छ टाइम लाग्छ तर एकदम राम्रो हुन्छ